मैले चाहिँ स्यामसङको फोन मैले एस सेभेन थ्री चाहिँ फ्लिपकार्टबाट मगाएको थिएँ अनि यहाँको मार्केटको प्राइजभन्दा तपाईँको मोटामोटी टु थाउजन्डहरू डिस्काउन्टमै पाएको थिएँ अनि मैले त्यो मगाएर त्यो प्रडक्ट मेरो लास्टली थ्री डेजमा अर्डर गरेको थिएँ दुई दिन बाद आइ पनि हाल्यो त्यो मैले अर्डर त्यो फोन पाइ पनि हालेँ अनि त्यो फ्लिपकार्टबाट मैले त्यो जुन चाहिँ फोन मगाएको थिएँ त्यो मैले खोलेर हेर्दाखेरि जस्तो यो मार्केटमा पाउँछ जस्तै यो मार्केटमा हुन्छ सेम रहेछ केही तपाईँको केही कमीहरू थिएन त्यही हरेक कुरा यहाँ पाउने फेसिलिटिज चार्जरहरू भयो सबै कुरा त्यसैमा एभाइलेबल थियो होइन सबै मैले पाएँ अनि यहाँको मार्केटमा जुन चाहिँ रेट थियो त्यहाँनिर तपाईँको त्यही फोनको रेट जति थियो त्योभन्दा तपाईँको टु थाउजन्डहरू डिस्काउन्टमा त्यही समय त्यही सामान मैले अनलाइनबाट फ्लिपकार्टबाट मगाएको थिएँ एकदमै राम्रो लाग्यो है त्यो एप्पबाट जुन चाहिँ आएको थियो त्यो एकदमै राम्रो रहेछ अनि फोन पनि एकदमै राम्रो लाग्यो त्यो अनि